पहिलाको भन्दा नेपाली भाषा अहिले धेरै माथि पुगिसकेको छ अब एफएममा नेपाली भाषामा सुनिन्छ नेपाली साहित्य साहित्यकारहरू लेखकहरू नेपाली निकै भएकोले कारणले नेपाली भाषामा संस्कृतिहरू आफ्नो आफ्नो जग्गाको संस्कृतिहरूले गर्दाखेरि नेपाली भाषा पहिलाको भन्दा व्याकरण राम्रो भए हुँदैगएको छ